मेरो नाम चाहिँ अस्मिता छेत्री हो अनि मेरो घर चाहिँ घर चाहिँ चन्दा कम्पनी हो बाग्राकोट म एउटा सानो गाउँमा हुर्केको हो हो अन्त हाम्रो अनि मेरो जात चाहिँ नेपाली हो अन्त हाम्रो नेपालीको को चल् उयो चर्चित डिसहरू हरूमा चाहिँ एउटा हो सेलरोटी मलाई सेलरोटी बनाउनु चाहिँ आउँदैन तर मलाई सेलरोटी पुरा पुरा मनपर्छ हाम्रो फ्यामिलीमा पनि सबैजनालाई मनपर्छ सेलरोटी अनि सेलरोटी सेलरोटी चाहिँ हाम्रो ट्रेडिसनल डिस ट्रेडिसनल डिस हो अनि सबैजनालाई सेलरोटी मनपर्छ सेलरोटी चाहिँ बनाउने प्रोसेस चाहिँ फर्स्टमा सेलरोटी बनाउने प्रोसेस चाहिँ फर्स्टमा फर्स्टमा चामल पिसेर ल्याउनुपर्छ चामलको चामलको पिठो लिएर आउनुपर्छ अनि त्यसमा त्यसमा त्यसमा मैदा चिनी मैदा चिनी दुध सोडा हरू हालेर चाहिँ त्यसको बटर बनाउनुपर्छ अनि त्यसलाई कति घन्टासम्म राख्नुपर्छ तिन चार घन्टाको बाद चाहिँ अनि सेलरोटी पकाउने भाँडामा चाहिँ त्यसमा चाहिँ तेल तेल हाल्नुपर्छ अनि तेल उम्लेको कत्ति तेल तेल उम्लिन्छ अनि त्यसमा चाहिँ सेलरोटी बनाउनुपर्छ अनि सेलरोटीसँग चाहिँ हामी चाहिँ गोर्खाली हौँ गोर्खालीहरूमा चाहिँ सेलरोटीमा सँग चाहिँ सबैजनाले गोर्खाली चटनी मनपराउँछ गोर्खाली चटनी र सेलरोटी चाहिँ हाम्रो ट्रेडिसनल फुडहरू हो अनि हाम्रो हाम्रो फ्यामिलीमा पनि सबैजनालाई पुरा मनपर्छ मनपर्छ अनि अनि